पशुपालनमा प्रयोग गरिने अब मैले प्रयोग गर्ने दानापानी चाहिँ नामहरू चाहिँ म के के प्रयोग गर्छु भने चाहिँ हाम्रो पहाडमा यहाँनिर हामी प्लेन साइडमा जस्तो त्यो परालको भुसहरू हामी युज गर्दैनौँ हामी चाहिँ नर्मल सिम्पलले नै हाम्रो बाख्राहरू राम्रो हुन्छ यहाँ हामी चाहिँ के दिन्छौँ भने चाहिँ मकैको भुस अनि चोकर भन्ने आउँछ एउटा धानको ढुट्टो हो आँटा अन्त चामल म चाहिँ के गर्छु भने भुस आँटा चामल अनि तपाईँको परालको ढुट्टो अनि मिक्सिङ अब त्यही मिक्सिङ गरेर चाहिँ मजाले चाहिँ ठुलो भाँडामा पकाएर म आफै उत्पादन गर्छु है दानापानी चाहिँ अनि त्यसरी सबै मिक्सिङ आँटा चामल अनि चोकरहरू भयो मकैको भुस यो चार पाँच कुरो चाहिँ ठुलो बर्तनमा मिसाएर नभएको पनि दस बाह्रवटा माउलाई पुग्ने खालको त्यही हिसाबले चाहिँ पकाएर चाहिँ दाना दिन्छु जनावरहरूलाई म चाहिँ यसरी नै खुवाएर खुवाउने चाहिँ बनाउँछु र खुवाउँछु पनि खाइ पनि रहेको छ है बाख्रालाई प्रयोग गर्ने चिज चाहिँ मेरो चाहिँ मेन सिम्पल यो नै हो